ओ अनिल दा मैले त गाडी बुक गर्नुपर्ने छ कि मलाई सिलगढी चार दिनकोलागि त्यो गाडी बुक गर्नुपर्ने छ तपाईँकोमा कुनै गाडी छ भने भोलि पठाइदिनु न बिहान साँढे पाँचतिर मलाई चाहिँ चारदिनको लागि चाहियो त्यो आफ्नो परिवारहरूसँग घुम्ने छुट्टीको लागि हजुर खर्च चाहिँ कहाँ हौ बिस हजार लिनुहुन्छ हौ तपाईँहरूले चिनाजना भनिकन मैले तपाईँलाई भनेको बिस हजार त साह्रै भयो नि अलिक घटाइदिनु न हौ कहाँ हौ दा अलिकति घटाउनु न हौ त्यो त मलाई त साह्रै उयो घाटा लाग्छ नि पन्ध्र गर्दिनु न कप्टी नगर्नु न पन्ध्र चाहिँ गरिदिनु न हौ पन्ध्र गरिदिनु न लु न त लु सत्र गरिदिनु न सत्रमा चाहिँ डन है ए हुन्छ सत्र गरिदिनु ड्राइभरलाई खानापिना मेरैपट्टिबाट सबै कुरा बस्नु सस्नुदेखिको लिएर डल्लै हजुर होइन त्यो डल्लै कुरा भइहाल्छ नि खालि हामीलाई त्यहाँ एक छोडदिनु हुन्छ होइन त्यहाँ पछि हामी उसलाई ठेगाना दिइहाल्छौँ उनी त्यहाँ बस्नुहुन्छ अनि खानापिनाको डल्लै व्यवस्था छँदैछ खालि तपाईँ उनलाई बिहान पाँच बजी होइन चारैबजी पठाइदिनुहोस् मलाई सामान लो लोड गर्नु पर्छ कि केही सामान छ मेरो त्यहीहरू लोड गर्नुपर्छ अन्त यसलाई लोड गर्नुमा एक घन्टा जान्छ तपाईँले पठाइदिनुहोस् न बिहान चार बजी नै हुन्छ त्यस्तो पनि लु साँढे चारमा पठाइदिनु न ड्राइभर तपाईँको ढिलो आउँछ भने ल मलाई त्यसमा केही प्रोब्लम त छैन समस्या छैन हुन्छ मेरो मेरो नम्बर तपाईँको ड्राइभरलाई दिइराख्नुहोस् न होइन अर्को चलाउँदैछु अहिले कि यो मेरो भाइको हो कि तपाईँलाई म आफ्नो नम्बर दिँदैछु लेख्नुहोस् त शून्य छ तिन दुई दुई दुई तिन एक हजर यही नम्बरलाई चाहिँ दिइहाल्नुहोस् ल सत्र चाहिँ डन है त्यो त्यहाँ मिलाउने नि अब यहाँदेखिको उता चाहिँ फेरि बादमा चाहिँ नभन्नुहोस् नि फेरि हुन्छ हुन्छ हुन्छ राखेँ धन्यवाद हुन्छ